हालैमा दार्जिलिङका जुत्ता पसलबाट मैले एउटा जुत्ता किनेको थिएँ त्योभन्दा अघि मैले दूरदर्शनमा विज्ञापन देखेको थिएँ जहाँ अति नै उच्च गुणस्तर बताएका थिए अनि राम्रो पनि हुन्छन् भन्ने कुराहरू धेरै त्यसका गुणस्तरमाथि कुरा गरिएकाले गर्दाखेरि के कस्तो हुँदोरहेछ भनेर मैले पनि बजारमा जुत्ता पसल गई किनेको थिएँ तर जुन प्रकारको विज्ञापनमा भनिएका देखाइएका कुराहरू ती जुत्तामा मैले पाउन सकिनँ जुन प्रकारको विज्ञापन गरिएको छ उक्त विज्ञापनमा भएका गुणहरू यस जुत्तामा नपाइएको कारण यो मैले चाहेजस्तो र मलाई मैले रुचाएजस्तो जुत्ता हुनै सकेन हुँदै होइन र जुन प्रकारले विज्ञापन गरिरहेछ त्यही प्रकारको जुत्ता पसलमा र बजारमा आए अति नै उत्तम हुनेथियो तर दुःखको कुरा जुन प्रकारको विज्ञापन हुँदैछ त्यो प्रकारको चिजहरू जुत्ताहरू किन आउँदै छैन यसमा बडो खेद प्रकट गर्न चाहेँ र जतिसक्दो ग्राहकलाई राम्रो बलियो र सुहाउने जुत्ताहरू बनाउनुहोस् र यो जुन जुत्ता मैले किनेको थियो त्यो हेर्नमा एकदमै राम्रो त राम्रो छ तर लगाउन हिँडडुल गर्नमा धेरै असुविधा अनि जुन रङ्गको रङ्ग पोतिएका छन् ती जुत्तामा त्यो रङ्गहरू एक दफा धुँदा नै धमिलिने र निस्किहाल्ने रङ्गहरू भएकाले गर्दाखेरि यो जुत्ता एकदमै एकपल्ट लगाएपछि दोस्रोपटक लगाउन नमिल्ने भएकाले गर्दा यसका गुणस्तर जुन प्रकारको विज्ञापनमा छ त्यो छँदैछैन त्यसैले यो जुत्ता मलाई राम्रो लागेन